अहिले त करेन्ट बत्तीले गर्दाखेरि सबै कुरो हुन्छ त्यही भएर टिभीहरू छ फेनहरू पनि छ अब गरम महिनामा त फेनबिना हुँदैन फेन चलाउनै पर्यो साथी भाइहरू आउँछ टिभी हेर्नै पर्यो अब टाइम पासको लागि टिभी हेर्नै पर्यो सथी भाइहरू आउँछ यसो हेर्नै पर्यो सबै कुरो अब अहिले टिभी त्यहाँ उयो छैन भने टाइम पास हुँदैन फोन गर्नु पर्यो फोनलाई चार्ज गर्नु पर्यो बत्ती बत्ती छैन भने त केही पनि हुँदैन अहिले बत्तीले गर्दा सबै कुरो सुबिस्ता छ राइस कुकरहरू सबै सुबिस्ता छ खाना पकाउनु फ्रिजहरू पनि छ सबै सुबिस्ताको लागि फ्रिजहरू किनेको छु टिभीहरू पनि किनेको छु इस्त्रीहरू छ लुगामा प्रेस लगाउनु पर्यो पहिला पो कोइला लगाएर गर्थ्यो अहिले त बत्तीबाटै गर्नु पर्यो सबै